नमस्ते हेलो नमस्ते तपाईँको शुभ नाम सुजिता लिम्बू ए तपाईँ सुजिता लिम्बू नै लेख्नुहुन्छ अहिले पनि

तपाईँ मलाई भन्नुहुँदैथ्यो नि तपाईँको अहिले या सबैको हेरचाह गर्नुहुन्छ तपाईँले घरमा भनेर तपाईँको दिन कसरी बित्छ त मलाई भन्न सक्नुहुन्छ

तपाईँको तपाईँको नानी भन्नुभयो है तपाईँको नानी के हो कि तपाईँको छोरी कि तपाईँको नाता नातिनी हो

ए हुन्छ धन्यवाद हुन्छ